चार लाख सत्तर हजार सात सय त्रिपन्न तिन लाख पचपन्न हजार छ सय तिस पाँच लाख असी हजार नौ सय पचास सात लाख असी हजार आठ सय त्रिचालिस नौ लाख नब्बे हजार सात सय पचपन्न